कृषिमा आउने परिवर्तन भन्दा चाहिँ अहिले हामी पहिलादेखि नै खेती किसान गरेर आएका हौँ अनि पहिला चाहिँ हाम्रो घरमा गाउँघरमा होइन अदुवा मकै धान अनि गाउँ यसरी नै हर्दी उहाँहरू उब्जाउने गर्दथे अनि अहिले चाहिँ धेरै परिवर्तन भएको छ मान्छेले प्रायः जस्तो अहिले चाहिँ थोरै मात्रामा मात्र खेतीपाती गर्नेभएका छन् प्रायः जस्तो मान्छेहरूले अहिले खेतपात खेतीपातीहरू गर्दैनन् आधाउधी पहिला जत्ति धेर मात्रामा रोप्थे आज अहिले मान्छेहरूले त्यसको एउटा पावासम्ममा मात्र चाहिँ खेतीपाती गर्नेभएका छन् है अनि अहिले चाहिँ पहिला चाहिँ के थियो भनेदेखिलाई मान्छेहरूले गाईको मलहरू होइन अनि पुरा नेचुरल प्राकृतिक मलहरू लगाएर होइन पत्तकरबाट बनिएको मल यसरी नै गाईको मल बाख्राको मलहरू हालेर प्रयोग गरेर खेतीपाती उब्जाउने गर्दथे है अन्त तर अहिले चाहिँ यो सरकारी मलहरू युरियाहरू भयो सोसलाहरू भयो यस्तो कुराहरू हालेर चाहिँ मान्छेहरूले क्षणिक समयमा नै एकदमै धेरै उब्जनी गर्ने बाटोहरू अहिले मान्छे अप्नाइरहेको हामी देख्छौँ अनि जुन चाहिँ चाहिँ अब हामी सबैलाई थाहा छ त्यो चाहिँ जमिनको लागि होइन बारीको लागि असल होइन तर मान्छेहरूले क्षणिक समयमा नै धेरै फलाउनको लागि अनि ठुलो अनि असल फलाउनको लागि चाहिँ मान्छेहरूले अहिले चाहिँ यी कुराहरूको यो दबाईहरूको प्रयोग गरिरहेका हामी देख्छौँ तर जत्तिको हामीले पहिला जुन एउटा स्वच्छ अथवा हामीले राम्रो सागसब्जी भयो अनि बालीहरू भयो हामीले खान पाउँथ्यौँ अहिले चाहिँ त्यो त्यस्तो पाइँदैन अनि जत्ति मान्छेहरूले दुख गरेर पहिला बालीहरू उब्जाउने गर्थे बालीहरू रोप्ने गर्थे अहिले चाहिँ धेरै कमी भएको छ मान्छेहरूले खेती गर्न खेती किसान गर्न चाहिँ एकदमै घटेर गएको छ